मलाई चाहिँ पौडी खेल्नु साह्रै मनपर्छ अनि खोलातिर जमिएको पानीमा हामी स्विमिङतिर पनि खेल्नु मनपर्छ सानैदेखिकै मनपर्थ्यो

पौडी खेल्दा खेल्दै ठुलो भइसक्यो अझै पौडी खेल्नु बुढी हुइन्जेलसम्म खेल्नु मनलाग्छ राइमाटाङ खोलातिर खेल्नु जान्छु पहिला सानोमा गुहे खोलातिर खेल्थ्यो अहिले चाहिँ राइमाटाङ खोलातिर जान्छु खेल्नु साह्रै मनपर्छ के भन्छ स्विमिङ पुलमा मजालाग्छ तर घरकै लुगा लगाएर खेल्छु साथीहरूसँग साथीभाइहरू बटुल्थेँ सानोमा अनि जान्थेँ खेल्नुलाई अहिले पनि खेल्छु हामीहरू पिकनिकहरू जाँदा यहाँ राइमाटाङ खोलामा बगिराखेको खोलामा खेल्छौँ के भन्छ साह्रै मनपर्छ साथीहरू बटुल्छु गाडी रिजार्भ गर्छु अनि जान्छौँ अहिले पनि खेल्छु अस्ति भर्खर खेलेर आएको यहाँ थावामा पनि स्विमिङमा पनि के अरे जानुपर्छ कहिलेतिर मजालाग्छ खेल्नुको लागि सानोदेखिकै खेलेको भएर होला अहिले नि मनपर्छ अब पन्ध्र अगस्टतिर जानुपर्छ हौ खेल्नुलाई